अब योगा अब योगा चाहिँ अब सानै उमेर भन्दा नि अब तपाईँले अब आठ वर्ष नौ वर्ष जस्तो अब राम्रो भन्दाखेरि चाहिँ दस वर्षदेखि उकालो चाहिँ गर्दाखेरि ठिकै हुन्छ अब त्यो चाहिँ बडीको उयो फिजिकल हेल्थहरू राम्रो मेडिटेसन गर्दाखेरि मेडिटेसनले आफ्नो आफ्नो सोच्ने क्षमताहरू अब सबै राम्रो बनाउँदछ त्यहाँदेखि आफ्नो बडी रिल्याक्स बडी रिल्याक्स गराइदिन्छ त्यहाँदेखि फ्ल्याक्सिबल अब तिमीले केही गर्दाखेरि चाहिँ अब सबै अब कुराहरू हुन्छ नि अब त्यो चाहिँ राम्रो अब जे पनि राम्रो अब सोच्नु सक्छ अब हामी फोकस दिनु सक्छ रिसहरू त्यति साह्रो आउँदैन रिसहरू गर्नु त्यति साह्रो हुँदैन त्यहाँदेखि अब योगाको अब फाइदा त अब पुरा छ नि अब योगाले हामीलाई मेडिटेसनले गर्दाखेरि मेडिटेसन हामीले सोच्नु सक्छ हामीलाई बिचमा डिसिसन अचानक अचानक डिसिसन लिँदा हामीलाई अब बित्था बित्था सोच्छ नि कोई बेला अब त्यसमा चाहिँ फोकस गर्नु सक्छ क्या अब त्यसले गर्दाखेरि चाहिँ मेडिटेसन चाहिँ अब योगाको नि अब मेन अब जेमा पनि क्या मेडिटेसन चाहिँ हुन्छै हुन्छ योगामा चाहिँ फर्स्टमा चाहिँ मेडिटेसन चाहिँ गर्नैपर्छ अन्त मेडिटेसन अब त्यहाँदेखि अर्को भयो आसनहरू आसनहरू चाहिँ अब आफ्नो बडीहरू अब उयो फिजिकल फिट राख्छ क्या अब अब म फ्ल्याक्सिबल भयो अब स्ट्रेच स्ट्रेच स्ट्रेचमा गर्दा नि अब स्ट्रेचले चाहिँ आफ्नो अब यो बडी ग्रोथ हुन्छ त्यहाँदेखि योगाले चाहिँ आफू फेरि यस्तो हुन्छ ओल्ड ओल्ड भएको जस्तो लाग्दैन क्या जति एज मेच्योड हुन्छ तर पनि आफ्नो बडी फिट यङ हुन्छ नि अब एकदम बडी सेपमै बसेको न भुँडीहरू त्यस्तो लाग्दैन अब यो गालाहरू त्यस्तो साह्रो झर्दैन त्यहाँदेखि अब योगाले चाहिँ अब फाइदा पुरा दिन्छ अब यसको चाहिँ अब फाइदा नफाइदा छँदै छैन जे पनि यसको चाहिँ फाइदा जको पनि अब मैले त्यत्रो भनेँ अघाडि मेडिटेसन भयो आसनहरू भयो अन्त यो फ्ले उयो यो स्ट्रेचहरू भयो सबै क्या योगाको चाहिँ अब सबैभन्दा नि सबै फाइदा छ अब अरू अरू भन्दामा चाहिँ अब यो हाम्रो यो आसनले गर्दाखेरि आफ्नो यो बोनहरू अब दुख्दैन अब यो हड्डीहरू दुख्दैन हड्डीहरू दुख्दैन पछि गएर अब त्यो हुन्छ नि अब अरू न अब त्यो भारी चिज उठाउनु भने चाहिँ अब योगा चाहिँ अरूभन्दा चाहिँ राम्रै हो अब त्यो अरू जिमसिम जानुभन्दा चाहिँ योगा चाहिँ राम्रो योगाले चाहिँ आफ्नो फ्री ह्यान्ड भयो अब खाली हात अब खाली हातलाई चाहिँ अब के भन्छ खाली हात एक्ससाइज गर्दाखेरि चाहिँ आफ्नो बडी रिल्याक्स आफू आफूमा त जे छ त्यही अब बिहान बिहान योगा योगा गर्नु चाहिँ खास चाहिँ बिहान बिहान बिहान बिहान गऱ्यो अन्त बिहान चाहिँ मेडिटेसन गर्यो मेडिटेसन गर्दा चाहिँ आफ्नो माइन्ड फोकस अब बिहान फ्रेस एयरमा मेडिटेसन गर्यो त्यहाँदेखि ग्रिन प्लान्टस् हेऱ्यो ग्रिन प्लान्टस् हेर्दाखेरि आँखा हाम्रो आँखा हेर्नु लागि टाढो टाढोको नजरहरू कोही बेला देख्दैन नि त अहिलेको झन् साह्रो अब उयो सानसानो एजमा आँखाहरू देख्नु उयो साह्रो पर्छ त्यहाँदेखि अब त्यहीकारण चाहिँ अब बिहान उठ्यो मेडिटेसन गर्दाखेरि यो मेडिटेसन भयो आँखाको भयो योगामा चाहिँ अब सबै बडी एक्सर्साइज हुन्छ अब बडीभन्दा नि एउटा ह्यान्डको भयो हातको भयो यो ढाँडको भयो नेकको भयो आई आँखाको भयो कानको भयो अब ढाँडको हुन्छ त्यहाँदेखि घुँडा खुट्टा सबै अब यो सबैभन्दा फेस फेसको हुन्छ अनुहारको हुन्छ जसको पनि अब जसको पनि अब हुन्छ नि त्यहाँदेखि चाहिँ चाहिँ हो योगा चाहिँ योगा चाहिँ अब अरू भन्दा चाहिँ अब यो राम्रो हो यो चैँ